पहिला ट्रेनको टिकेट चाहिँ काठको आउँदैथ्यो बिना टिकेट हिँड्यो भने चाहिँ ट्रेनमा पक्रिन्छ पक्रेर जेल लान्छ तीन महिनाको जेल गरिदिन्छ एक दिन एक दिनको लागि मात्रै त्यो के भन्छ मोहर लगाइदिन्छ जिउमा आफ्नु घरसम्म पुग्नुको लागि

अरू पहिला चाहिँ सिक्काहरू चल्दैथ्यो कोइन अहिले पनि चल्छ आठआना चारआनाहरू चाहिँ बन्द भएछ एक रुपियाँ चल्छ पाँच रुपियाँ चल्छ दुई रुपियाँ चल्छ अन्त नोटहरू मात्रै चल्छ नोट पनि दुई हजारको आएको थियो त्यो पनि बन्द भइगयो पहिलाको पैसाहरू चाहिँ पुरा माया लाग्छ याद आउँछ रुनु मन लाग्छ मेरोमा त चार पाँच हजार पुरानो नोटहरू छ ब्याङ्कमा पनि जम्मा हुँदैन कोइनहरू पनि राखेको छु कन्तुरमा नचल्ने खालको पैसाहरू त थुप्रो छ मेरोमा पाँच पैसा बिस पैसा दस पैसा सबै राखेको छु अब त्यसलाई चाहिँ के गर्नु पर्ने कसो गर्नु पर्ने त्यो चाहिँ थाहा भएन कहाँ बुझाउँनु पर्ने कहाँ बजाउनु पर्ने तपाईँहरूलाई चाहिँ थाहा छ भने मलाई भन्नुहोस् है त्यो कोइनहरू कहाँ चलाइदिनु मेरो पैसा पुरा फसिइरहेको छ पाएँ भने त स्कुटी किन्ने थिएँ